पहिलाको र अहिलेको फोनमा धेरै फरक छ पहिलाको फोनमा किपेडवाला थियो पहिलाको फोनमा खालि फोनमा मान्छेसँग बात मार्नु मत्रै सकिन्थ्यो न कस्तो छ के छ अहिले जुन चाहिँ स्मार्ट फोन छ यो स्मार्टफोनले चाहिँ हामीले फोटो खिचेर फो त्यहीँबाट पास फोटो निकाल्नु सकिन् सक्छौँ बाहिर गएर बजारमा गएर फोटो खिचेर पास फोटो निकाल्नु पर्दैन त्यति मात्रै नभएर त्यो फोनबाट हामी के अरे भिडियो कल गर्न सक्छौँ त्यो फोनमा थुप्रो किसिमको एप्लिकेसनहरू छ एप्प के अरे गुगल छ त्यो गुगलबाट धेरै कुरा चलाउनु सक्छौँ अहिले हामीले त्यो स्मार्टफोनमा डिक्स्नरी पनि राख्न सक्छौँ नानीहरूलाई पढ्ने अनलाइन पढाउनुदेखि लिएर यु ट्युब आफैँले च्यानल खोलेर बनाउनुदेखि लिएर थुप्रो थुप्रो थुप्रो विषयमा बाहिर हामीले अहिले न्युजधरि हामीले फोनबाटै स्मार्टफोनबाटै हेर्न सक्छौँ अपडेट गर्न सक्छौँ त्यति मात्रै नभएर हामीले के अरे यसमा भिडियो कल गरेर आफ्नो आफन्त कहाँनिर छ अनि आँखाले देख्न सक्छौँ आँखाले हेरेर उहाँहरूसँग बात मार्नु सक्छौँ कस्तो छ भनेर कहाँ छ के छ सबै हामीले हेरेर पनि त्यसको प्रयोग भइरहेको छ स्मार्टफोनले गर्दाखेरि पहिला टु जीमा चल्थ्यो फोन अहिले फोर जी फाइभ जी भएकोले गर्दा नेट वर्क पनि राम्रो चल्छ घरमा बसी बसी डाँडातिर कुद्नु पर्दैन घरमा बसी बसी भित्रै बसी घरको भित्रै बसी बसी मजाले नेट वर्क आउने ठाउँमा मजाले बसेर बात मार्न सक्छौँ हेरी हेरी सुतेकै ठाउँबाट हेरी हेरी बात मार्न सक्छौँ यो अहिलेको नेटवर्कले बहुत सुविधा भएको छ हामीलाई धेरै कुरोको म चाहिँ अहिले एयरटेलको सिम चलाउँछु एयरटेल सिममा म तिन महिनाको एकै चोटि तिन महिनाको डाटा हाल्छु तिन महिनाको डाटामा चाहिँ सात सय असी रुपियाँ हाल्छु त्यसमा वान पोइन्ट फाइभ जिबी पर डे भेट्छु त्यो डाटा प्याक चाहिँ मेरो त्यसरी चलाउँछु